काम खोज्नुको लागि यहाँ साह्रै पर्छ काम गर्न सकिँदैन कोही बेला ज्यादै घाम लाग्छ कोही बेला ज्यादै पानी आउँछ र काम गर्नु साह्रै पर्छ अहिले त मानिसहरू सबै बाहिर कमाउनु गएको छ त्यो कारणले गर्दा खेतीबारी गर्ने मान्छेहरू पाउनु साह्रै छ खेतीबारी गर्नु पनि साह्रै पर्छ कोही बेला चर्को घाम लाग्छ कोही बेला दर्कने पानी आउँछ भिजिभिजी गर्दा पनि कोही बेला बिमार हुन्छ कसै साथीहरू ढिला हुन्छन् त्यही कारण चाहिँ काम गर्नु अलिकति साह्रै पर्छ कोही साथीहरू राम्रै काम जोसिलोसँगले गर्छन् कोही ढिला गर्छन् त्यसकारण काम रोज्नु साह्रै पर्छ